नानी जन्मिँदा चाहिँ अब छ महिनासम्म चाहिँ अब कसैको पाँच दिन कसैको बाह्र दिनतिर हुन्छ नानी जन्मेर कसैको भातखुवाइ हुन्छ कसैको छेवर हुन्छ अन्त के हुन्छ भन्दा चाहिँ अन्त अब छ महिनासम्म चाहिँ आमाकै दुध खाएर अनि यस्तो लगाउनुपर्छ आमाको दुध खुवाउनुपर्छ नानीहरूलाई अरू केही खुवाउनु भएन अनि के भन्दा अब हुन्छ छ महिना बाद अब कसैको हुन्छ होइन न्वारन हुन्छ अन्त छेवर हुन्छ अनि खानाहरू चाहिँ अब कस्तो भन्दा चाहिँ छ महिना बाद चाहिँ अब आमाले हामीलाई खुवाउनु सकिन्छ अन्त त्यही हो नानीलाई जहिले पनि अब राम्रो हेर्नुपर्यो नानीको याद गर्नुपर्यो छ महिनासम्म आमाको दुधमा चाहिन्छ अन्त के हुन्छ सबै कुरा याद गरेर सबै कस्तो हुन्छ यो याद गर्नुपर्छ अनि के हुन्छ भने छ महिनादेखि उता अब छ महिनादेखि उता आमाको दुध दिनुपर्छ त्यहाँदेखि अरू चाहिँ अब त्यहाँ चाहिँ अब अन्य कुराहरू पनि खुवाउनुपर्छ अनि नानीलाई अब राम्रो हुन्छ अनि पनि अब अब न्वारन हुन्छ त्यो पनि को छेवर हुन्छ सबै कुराहरू हुन्छ हो